हामी नेपाली जातमा चाहिँ नि हामी सबै जात त एउटै हो तर हामीलाई संस्कृति चिजहरू भनौँ त्यस्तोहरूमा चाहिँ मलाई नानीहरूप्रति चाहिँ मनपर्छ किनभने हामीले लगाएको भेषभूषादेखि लिएर कतिपय लु उसहरू चाहिँ हाम्रो संस्कृति नै राम्रो हो किनभने पहिलाको खा उयसदेखि खानपिनहरू पनि कुनै अहिले राम्रो छैन त्यसले गर्दा हामीले पहिलाको खानाहरू हेरेर भए जा जातीय खाना भनौँ कि के भनूँ अब त्यस्तो कुरोहरू चाहिँ नानीहरूलाई देखाउनु चाहिँ इच्छा लाग्छ कतिवटा कुरोहरू नानीहरूले अहिले केही जान्दैन भनौँ भने अहिले नानीहरूले कोदोको चिज पनि चिन्दैन कोदो के हो चा मकैको चिज के हो सबै अब बाहिरैबाट आएर खाने कुरोहरू भयो र त्यसले गर्दाखेरि चाहिँ मलाई चिज बिजहरूमा चाहिँ चिजबिजहरूको चाहिँ अब खोइ त्यति जानकारी नभएर होला नानीहरूलाई सुझाउ गर्नु चाहिँ अब देखाएर यस्तो देखाउँ उस्तो देखाउँ भन्ने चाहिँ लाग्छ